केही एक साल अघि है जुन अचम्मको कुरा है म प्रति घटना भयो है म त विशेष गरी सधैँ बिहान उठे्र व्ययाम गर्थेँ है म उठ्ने बित्तिकै पानी पिउथेँ है आफ्नो स्वास्थ्यलाई एकदमै ध्यानमा राखेर हिँड्ने मान्छे म है तर पनि अचम्मको कुरा कतिपय कुराहरू हामीले सोच्नै सक्दैनौँ रहेछौँ है स्वास्थ्यलाई लिएर है जुन चाहिँ विशेष गरी त हाम्रो खानपिनमा एकदमै कमी भएको कारणले गर्दा होला है जुन घटना हामी अचम्मै मान्छौँ म जब मेरो पेट यत्ति डरलाग्दो दुख्न लाग्यो है मलाई थाहा पनि थिएन अचानक यसरी पेट पनि दुख्छ भनेर है यस्तो पेट दुख्न थाल्यो कि म आफ्नै भुडी समातेर निचारेर म रूने गर्थेँ है त्यस विषयलाई भन्न पर्दा पनि एकदमै डर लागेर आउँछ है यति डरलाग्दो दुखाइ यति डरलाग्दो पीडा है जुन म त्यो वर्णन गर्न पनि सक्दिनँ किनभने यस्तो दुखाइ दुस्मनलाई पनि नहोस् यस्तो दुखाई आफन्तलाई पनि नहोस् यति डरलाग्दो है दुख्ने गर्थ्यो विशेष यस दुखाइ के रहेछ भन्दाखेरि है विशेष डक्टर जाँच गर्दा ओर्दा छ हामीले है मिर्गौलामा चाहिँ पत्थरी पायौँ होइन जुन हामीले गल स्टोन पनि भन्छौँ है गल ब्लाडरमा हाम्रो स्टोन रहेछ है र मैले सोचेको पनि थिइनँ कि मेरो शरीर यस्तो मजबुत छ तर पनि मेरो शरीरमा अप्रेसन् गर्न पऱ्यो है डक्टर जाँच गर्दा ओर्दा है अप्रेसन् गर्न पर्छ भन्ने कुरा निस्किँदा म पनि छक्कै परेँ किनभने एकदम शारीरिक रूपले एकदमै सठिक भएको थिएँ तर पनि अचानक अप्रेसन् गर्नु भन्दाखेरि है आफैलाई दुखः लागेर आयो आफै चिन्ता गरेँ तर पनि त्यो दुखेको पीडा सहँदा दुखेको पीडा आफूले सम्झँदा धेरै नै गाह्रो पर्थ्यो धेरै नै साह्रो पर्थ्यो त्यस गाह्रो स्थितिमा मलाई अप्रेसन् गर्न एकदमै बाध्य भएँ किनभने त्यो दुखेको पीडा मैले सहन सक्दिनँ थिएँ है त्यो म स्मरण पनि गर्न सक्दिनँ त्यो दुखेको समय त्यो दुखेको पीडा एकदमै मेरो लागि अ अवस्मरणीय छ है किनभने त्यस दुखाइ यत्ति डरलाग्दो दुखाई हुन्थ्यो जुन मेरो मनबाट पनि म त्यो भ बिर्सन सक्दिँन किनभने भुल्न सक्दिनँ यतिको दुखाइ त मैले लाइफमा कहिल्यै पनि मेरो शरीरमा यस्तो भित्री दुखाइ है जुन मैले सहन पनि सक्दिनँ थिएँ के आँखाबाट रूने गर्थेँ आँसु चुहिन्थ्यो किनभने मलाई महसुस यति डरलाग्दो हुन्थ्यो कि मैले कसरी चाहिँ कहिले चाहिँ यो पत्थरलाई मेरो शरीरबाट छुट्याएर फ्याँक्ने है र विशेष गरी डाक्टरले मलाई जाँच गरे पश्चात है अब धेरै जाँचहरू गरे पश्चात धेरै टेस्टहरू गरे पश्चात है उहाँहरूले मेरो अप्रेसन् गर्ने समय पनि आयो है र त्यसको लागि मिति पनि फिक्स भयो है अनि डेट जुन चाहिँ दिन चाहिँ अप्रेसन् गर्न पऱ्थ्यो है किनभने अप्रेसन् गर्न पनि जरुरी पनि थियो किनभने त्यो दुखेको सोँच्दा त्यो दुखेको पीडा एकदमै आफूले सहनु नसक्ने पीडा त्यो म भन्न पनि एकदमै डरलाग्छ है किनभने त्यस पीडामा पर्दाखेरि है मेरो पेट जलेर आउँथ्यो पोलेर आउँथ्यो है भित्रबाट दुखाइ कहाँ हो कहाँ हो त्यो दुखेको थाहै हुने थिएन तर पनि यस्तो गहराइमा दुखाइ जुन गहराइको दुखाई वर्णन पनि गर्न सक्दिनँ है म स्मरण पनि गर्न सक्दिनँ किनभने त्यस दुखेको पीडा कसैलाई पनि त्यो पीडाले नबेहोरोस् त्यो पीडाले नछोपोस् किनभने त्यो पीडा भनेको अत्ति नै पीडा हुन्थ्यो के त्यो सहनै नसक्ने पीडा किनभने हामीले सोच्दाखेरि है भन्न त सजिलो लाग्छ तर पनि त्यो दुखेको समय सहन यति गाह्रो हुन्थ्यो यति गाह्रो हुन्थ्यो त्यो सहनै नसक्ने किनभने जुन समयमा मलाई त्यो पीडा भइरहेको थियो त्यस समय त म कति बेला मलाई यो पत्थरी चाहिँ शरीरबाट निकालेर फ्याँक्न पर्ने चाहन्थेँ र म एकदमै हत्तारिएको पनि थिएँ है एकदमै होस हवास पनि गुमाएको थिएँ है त्यस दुखेको पीडाले गर्दाखेरि यस त्यस घटनामा है त्यस घटनाको त अनुभव पनि गर्नु सक्दिनँ है किनभने जब मेरो अप्रेसन् भयो अप्रेसन् भए पश्चात आफैलाई है एकदमै स्वर्गमा आएको जस्तो लाग्यो किनभने त्यो दुखाइबाट टाढिए त्यो दुखाइबाट म एकदमै छुट्कारा पाएँ है जब त्यो पत्थरी मेरो शरीरबाट अप्रेसन् गरेर निकालियो त्यस दिनदेखि त म एकदमै स्वर्गमा छु जस्तो लागेको थियो किनभने त्यस घटनादेखि मलाई एकदमै टाढो गएर बसे जस्तो लाग्यो एकदमै छुट् आफूलाई छुट्कारा पाएँ जस्तो मलाई महसुस भयो र त्यस अनुभव भन्ने कुरा म यसरी नै वर्णन गर्छु यसरी नै सबैलाई सुनाउने गर्छु है किनभने एकदमै त्यो पीडा चाहिँ मैले खप्न नसक्ने पीडा थियो